हेलो हजुर हजुर नमस्ते हजुर भन्नुहोस् न ए हजुर दार्जिलिङबाटै बोलेको त हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर सोध्नुहोस् न हजुर हजुर थाह छ नि मलाई हजुर भन हजुर हजुर हजुर ए हजुर ए आउनुहुने तपाईँहरू हजुर ए हजुर यता ए हजुर हजुर ए हुन्छ ए ए हजुर यता आउनुहोस् न दार्जिलिङ अब हाम्रो दार्जिलिङ डिस्ट्रिक्ट त अब टी गार्डन नै हो होइन हजुर यता अब पुरै छ दार्जिलिङमा यता ह्याप्पी भ्याल्लीहरू छ आलुबारीतिरै छ टकभर सिङ्तामहरू भन्ने छ हो हजुर त्यहाँतिर अब चिया टीहरू राम्रै हुन्छ हजुर हजुर त्यहाँतिर आउनु सक्नुहुन्छ ए हजुर हजुर हजुर

हजुर त्यस्तो डिस् त्यस्तो टाढो त पर्दैन यस्तै बजारबाट अब तपाईँलाई नभनेको पनि लगभग आधी घन्टाहरू जस्तो पर्छ हो तपाईँहरू के आफ्नै गाडीमा आउनु हुने ए हजुर हजुर हजुर पार्किङको त सुबिस्ता छैन हजुर तपाईँले अब

ए हजुर हजुर त्यही त्यही गर्नु पर्छ सिंहमारीको उयोइ पक्रिनु पर्छ हो तपाईँले ट्याक्सी अन्त्त त्यहाँ पछि तपाईँलाई रोडमै छोडदिन्छ त्यो रोडदेखि त तपाईँ हिँडेरै जानु सक्नुहुन्छ हो त्याँतिर मजाको छ हजुर अब तल तल जानु गयो भने अब सिङ्गलाहरूतिर पनि छ सिङ्गला कमान त्यो त तर तपाईँलाई निकै टाढै पर्छ हो तपाईँ हजुर आउनुहोस् म हजुर भन्नुहोस् न हजुर हजुर ए हजुर हजुर हुन्छ हुन्छ त्यहाँ त पार्किङ गर्नेहरू पनि हुन्छ सिङ्गला त पर्छ नि तपाईँको नभनेको पनि गाडीमै अब वान वान एन्ड हाफ इयरहरू पर्छ होला हजुर त्यत्ति लगभग त्यत्ति पर्छ हजुर चियापत्ती बगानहरू छ साइटसिनहरू पनि छ नि त्यहाँतिर दार्जिलिङमा त त्यही ह्याप्पी भ्याल्लीहरूको छ ह्याप्पी भ्यालीको बेस्ट छ हजुर अन्त यता मकैबारीहरू भन्ने पनि छ यता तल तल हो हजुर मकैबारीको चाहिँ बेस्ट हो हजुर त्यसको त राम्रो छुन्छ क्वालिटी पनि राम्रो हुन्छ हो टेस्ट पनि राम्रो हुन्छ सब से राम्रो चाहिँ त्यही हो हजुर अब बङ्गालको डिस्ट्रिक्टमा चाहिँ अब यतातिर पनि राम्रै हुन्छ यता नक्सलबारीहरू भन्ने हुन्छ हो हजुर त्योहरू सुन्नु भएको होला हजुर ए पाहाडकै चाहिएको तपाईँलाई हजुर पाहाडको चाहिँ त्यही हो मकैबारीहरू हजुर यता अब तपाईँले ग्राम अब यता केजीहरू त त्यस्तो अफोर्ड गर्नु सक्दैन महँगै छ हो हजुर तपाईँले अब टेस्ट गर्नुको लागि त्यो ग्रामहरू लानु सक्नुहुन्छ हो हजुर महँगो महँगो हुन्छ नि थाउजन्ड उकालै हुन्छ अहिले त यता त चार सौ पाँच सौहरू त होला नि त्यस्तो हजुर हामी त अब यता त्यस्तो खाएर हामी चाहिँ यता उयोमै म पनि टी गार्डनमै बस्छु हो हजुर यताको पनि हाम्रो त राम्रै हुन्छ हुनु त हाम्रो बेस्ट चाहिँ अब तपाईँलाई बेस्ट लानु भयो भने चाहिँ त्यही हो ह्याप्पी भ्यालीहरूको यता टी सपहरू पनि पुरा छ त्यहाँतिर तपाईँले टेस्ट गर्नु पनि पाइहाल्छ हो तपाईँ आउनुहोस् न म तपाईँले चार पाँच भेराइटीको त पाउनु हुन्छ यता यता हाम्रो दार्जिलिङमा चाहिँ ग्रिन टी पाउनु हुन्छ तपाईँले हजर ब्ल्याक टी वाइट टी हुन्छ पनि हजुर हजुर हजुर हजुर हजुर हुन्छ ए हुन्छ हुन्छु कल गर्नु नि मलाई तपाईँ आउनु कहिले आउनु हुन्छ हो ए हजुर हुन्छ भएहाल्छ नि किन हजुर हजुर हजुर हुन्छ हुन्छ अलिक तातो तातो लुगा लगाएर आउनु हुन्छ हुन्चछ हुन्छ हुन्छ हुन्छ